भारतको राजनीति र राजनैतिक भनेको चाहिँ धेरै विषयमा छ यसकारण के हो भन्दा चाहिँ भारतको राजनीति चाहिँ धेरै कति राम्रा छ कति नराम्रा छ कति के गरिरहेछ कति कहाँ छन् के गर्दैछ त्यो सब राजनीतिको बारेमा दलहरू कतिपय धेरै नेताहरू छन् तर कतिपय कामहरू गरेका छैनन् यस रूपमा के भन्छु भन्दाखेरि लोकतन्त्रको रूपमा भारतलाई मनपर्ने नमनपर्ने धेरै कुराहरू छ धेरै नेताहरू छन् कतिले काम गर्दैनन् कति काम गरेका छैनन् उनीहरू आफ्नै गोजी भर्नका लागि मात्रै काम गर्छन् यस कारणले मनपर्ने नमनपर्ने विषयमा यो हो कि उनीहरूले राम्रो काम गर्दैनन् राम्रो काम गरेकोमा गर्नुपर्ने हो तर किन नगर्को यसकारण धेरै अपठ्यारो छ त्यही कारण मनपर्ने नमनपर्ने कुरामा केही विषय भन्दैछु यसरी नेताहरू जताभावी उठ्छन् भारतमा यसरी नै मतदान हुन्छन् अठार वर्ष पुगेका नानीहरूले भोट लाउँछन् तर उनीहरूलाई केही भोटका लागि मात्रै भन्छन् भोट लगाउ भोटको बादमा उनीहरूलाई हेर्दै हेर्दैनन् कारण किन हो भारतमा यस्तो मनपर्ने नमनपर्ने कुरा चाहिँ अब हाम्रो युवाहरूलाई अघि बढोस् भन्नु छैन उनीहरू आफै अघि बढ्नु चाहन्छन् पेट गो गोजी भर्न चाहन्छन् यसकारण मलाई चाहिँ मनपर्ने राजनैतिक नेता चाहिँ को हुन् भन्दा चाहिँ हाम्रा भारतका प्रधानमन्त्री नरेन्द्र मो नरेन्द्र मोदी हुन् उनी धेरै राम्रा छन् धेरै कामहरू गरिरहेका छ्न भ्रष्टाचार विरोधमा पनि उनि गरि रहेको छ उनीहरूलाई सबै बेरोजगारहरूलाई रोजगार दिइरहेको छ रोजगार दिइरहेको छ कारण उनीहरूलाई कतिपय धेरै ऋणहरू पनि उनीहरूले दिलाइरहेको छ न उनीहरूले नरेन्द्र मोदी जी ज्यूले यसकारण उनलाई भेट्नु पाउनु पाएँ भने चाहिँ म भ्रष्टाचारको धेरै जराहरू मेटाउन चाहान्थेँ जग्गा जग्गामा कोही जग्गामा गाडी गएको छ कोही जग्गामा गाडी पुगेको छैन न रोड बनियो रोड बनाउँन सकेको छैनन् गरीब जनताहरू कहिले कहीँ बिरामी हुँदा उनीहरू आउन पाउँदैनन् कारणवश उनीहरूको आधा बाटोमा मृत्यु हुने सम्भावना हुन्छ यसकारण हाम्रा बस्तीतिर नरेन्द्र मोदीलाई भन्न चाहान्छु कि हाम्रो बस्ती गाउँ घरमा रोड ल्याइदियोस् अनि धेरै जग्गामा पिउने पानीको व्यवस्था पनि छैनन् उहाँले पिउने पानीको व्यवस्था पनि गरिदिनुभयो भने धेरै राम्रो हुन्थ्यो भन्नु